मेरो प्रिय खेल भन्दाखेरि चाहिँ मलाई फुटबल मनपर्छ है लाते भकुन्डो त्यसरी नै अन्य गर्दाखेरि चाहिँ मेरो स्थानीय हाम्रो खेलहरूमा चाहिँ मलाई मनपर्ने कुरा भनेको चाहिँ कबड्डी कबड्डी पनि राम्रै लाग्छ अनि अर्को कुरा चाहिँ मलाई हाम्रो सानसाना हामीले बालककालतिर खेल्ने हाम्रो लुकिचोरी भन्थ्यौँ हामी है लुक्ने भाग्ने अनि हामी झ्याप्पा गर्ने है त्यो खेलहरू मनपर्छ अनि अर्को कुरा हामी पिट्टु खेल्थ्यौँ सानो हुँदाखेरि ढुङ्गाको थाक लगाएर गोलीले हिर्काउने है त्यो खेलहरू पनि एकदमै मेरो चाहिँ प्रिय खेलहरू हो जो चाहिँ हामीले सानैदेखि खेल्दै आयौँ रमाउँदै आयौँ त्यसमै आफ्नो बालपनलाई बिताउँदै आयौँ र मलाई ती सबै खेलहरू मन पर्दा पर्दै पनि औधी मन पर्ने एउटा खेल भनेको चाहिँ लाते भकुन्डो नै हो फुटबल है र मलाई अन्त खेल्नु पनि मनपर्छ फुटबल चाहिँ हेर्नु पनि मनपर्छ र क्रिकेट चाहिँ मलाई खेल्नु मनपर्छ है क्रिकेट पनि मनपर्छ तर क्रिकेट चाहिँ खेल्न मनपर्छ हेर्नु चाहिँ अलिकति अल्छी लाग्छ बाँकी बाहेक त अरू सबै राम्रै लाग्छ